हाम्रो राज्यमा हाम्रो राज्यको सामुदाय समुदायको सांस्कृतिक परम्परागत पोशाक कपडा गहनाबारे बताउनुपर्दा हाम्रो समुदायको सांस्कृतिक परम्परागत पोशाक चाहिँ अब जस्तो केटाहरूमा लगाउने भनेको दौरा सुरुवाल इस्टकोट ढाका टोपी अनि खुकुरी भिर्ने गर्छन् अनि त्यसरी नै यता केटीहरूले लगाउनेलाई गुन्यू फरिया चोली पटुकी हेम्बरी आदि पोशाकहरू पहिरन गर्ने पहिरन गर्छन् अनि गहनाहरू बताउनु पर्दाखेरि गहनामा केटीहरूले ल के के लगाउने गर्छन् भने केही क टाउकोमा लगाउ क टाउकोमा लगाउने शिरबन्दी भयो अनि शिरफुल त्यसरी नै कानमा लगाउने च्याप च्याप्टे सुन गोदावरी नाकमा लगाउने बुलाकी ढुङ्री का कान ढुङ्री घाँटीमा रानी हार आठानी आठानी चारानीहरूको हार भयो त्यसरी नै कण्ठ त्यसरी नै पोते तिलहरी छड्के तिलहरी आदि पहिरिने गर्छन् केटीहरूले त्यसरी नै अब अन्य समुदाय अन्य क्षेत्रका समुदायहरूसित यो कसरी फरक छ भन्ने कुरामा हामीले गर् कुराहरू गर्नु पद् बताउनु पर्दाखेरि चाहिँ जस्तै अब हाम्रो नेपालीको है केटाहरूले जस्तै अब दौरा सुरुवालहरू ल लगाउँछन् हैन खुकुरी भिर्छन् खुकुरी भिर्ने चलन छ त्यसरी नै ढाका टोपीहरू लगाउने चलन छ त्यसरी नै अब अन्य समुदायमा जस्तै हामीले मुस्लिमहरूमा हेऱ्यौँ भने मुस्लिमहरूले उनारको अर्कै डिफ्रेन्ट हुन्छ उनारको पोसाकनै जस्तै कुर्ता सुरूवालहरू हुन्छ प्लस उनीहरीकोमा कुनै एकप्रकारको टोपी हुन्छ सानोबडे त्यसरी नै यता नेपालीमा नेपालीले जस्तो ढाका टोपी उनीहरूले लाउँदैन अब जस्तो अब् मुस्लिम मात्र नभएर अन्य पन्जाबीहरू भयो होइन मारवाडीहरू भयो बङ्गाली भयो धेरै अब एस्तो धेरै क्षेत्रका समुदायहरूसित यो नेपाली वेशभूषा चाहिँ पोशाकहरू चाहिँ भिन्न छ भन्न सकिन्छ फरक छ भन्न सकिन्छ